धेरै दिनको लागि बाहिर जानुपर्दा चाहिँ हामीले बिरुवाहरू चाहिँ हामीले अब गाउँकै अब गाउँ बस्तीमा त हेरी बस्नु त पर्दैन ह मान्छेहरू अब हामीले गाउँको अब छिमेकीहरू लगाइरहेको छौँ उनीहरूलाई भनिरहेको छौँ र उनीहरूले सहायता गर्छ र उनीहरूले अब हेरचाह गर्छ उनीहरूले अब फुलतिर पानीहरू लाउनु ओर्नु उनीहरूले नै गर्छ हामी धेरै दिनको लागि अब बाहिर जानुपर्दा चाहिँ उनीहरूले नै बिरुवाहरू अब स्याहार दिन्छ उनीहरूले नै याद गरिदिन्छ